पहिलाको समयमा चाहिँ केटाहरू मात्रै पढ्ने केटाहरू मात्रै बाहिरको काम गर्ने केटाहरूले मात्रै कमाउने कामहरू गर्थ्यो र केटीहरूले चाहिँ त्यतिखेर घरकै काम मात्रै गर्नु पर्ने बाहिर जानु नपाउने कमाउनु नपर्ने नपाउने काम गर्नु नपाउने पढ्नु नपाउनेहरू थियो तर अहिले चाहिँ अहिले चाहिँ नेपाली हाम्रो नेपाली समाजमा चाहिँ धेरै उयो भएको छ र अहिले चाहिँ अब केटा केटीलाई नै बराबरी गर्ने गर्छ र र केटीहरूले पनि अहिले चाहिँ कमाउने बाहिर जाने घुम्ने पढ्ने कुराहरू गर्छ र घरमा पनि घरमा पनि आमा बाबा दुवैले बराबरी कमाउने केटीहरूले पनि कमाउने हेर्ने बाहिर हिँड्ने पढ्ने गर्ने गरेको छ